स्नेहको पेरेन्टस् बोल्नुभएको हो ए म स्नेहको स्कुलबाट बोल्दैछु कि ए त्यो अलिक स्नेहको विषयमा कुरा गर्नु थियो कि तपाईँसँग अन्त नि त्यही त नानीलाई यसो घरमा अलिक याद गर्नुहुन्छ तपाईँहरूले के कस्तो छ भनेर नि हजुर त्यही त फर्स्ट युनिट युनिट टेस्टमा चाहिँ बेसी चाहिँ तपाईँको अलिकति अरू त सबै राम्रै गरेको छ कि म्याथ र तपाईँको साइन्समा चाहिँ अलिक निकै उयो कम्जोरी छ भनेर तपाईँलाई मैले यो इन्फर्म दिनुको लागि फोन गरेको नि हजुर अरू त सबै राम्रै छ हौ नानीको कि अन्त त्यही त तपाईँहरूले घरमा पनि याद गर्नुहुन्छ कि हुँदैन कि भनेर त्यही विषयमा सोध्नुको लागि नि ए हजुर नेपालीहरू त नानीको एकदमै राम्रै छ नेपालीहरूको त सबै राम्रै छ कि त्यही चाहिँ मेन म्याथ र साइन्समा चाहिँ धेरै नै कमजोरी छ अन्त त्यही कारण चाहिँ तपाईँलाई मैले फोन गरेर इन्फर्म दिइराखेको नि हजुर तपाईँले चाहिँ घरमा पनि अलिक बिहान बेलुका कति टाइम पढ्छ के कति के पढ्छ नानीले घरमा चाहिँ पढ्दैछ

ए हजुर त्यही त घरमा पनि अलिक याद गरिदिनु होस् तपाईँहरूले पनि स्कुलको मात्रै भरमा नपरिदिनु होस् भनेर नि ट्युसन चाहिँ लगाएको छ है नानीलाई ए ट्युसनमा चाहिँ के कस्तो छ तपाईँहरूले यसो गएर बुझ्दै हुनुहुन्छ होला नि ए हजुर ए हजुर अब त्यो अब त झन् नानीको आउनु अब बोर्ड आउँछ हो अलिक उ यसमा चाहिँ अलिक याद गरिदिनु होस् ल त्यो चाहिँ तपाईँहरूले पनि तपाईँहरूलाई पनि जनाइदिई राखेको यसो तपाईँहरूले पनि अलिक याद गर्नुपर्यो हौ हाम्रो स्कुलकै भरमा मात्रै पर्नुभएन स्कुलकै हजुर स्कुलको उयसमा मात्रै पर्नुभएन तपाईँले घरमा पनि याद गरिदिनु होस् अब नानीहरू प्रायः जस्तो त अब आधी आधी तपाईँहरूकोमा पनि आधी हुन्छ हाम्रोमा पनि उयो हुन्छ हामीले अब त्यस्तो त केही बुझ्न सक्दैनौँ र पनि अब घरको पेरेन्टसले पनि यसो तपाईँहरूले फोन गरेर हामीलाई सोद्धा हुन्छ नि कस्तो पढ्दैछ के पढ्दैछ जान्नु त अब हुन्छ नि गरेर अरू सबै त राम्रै छ राम्रै पढ्दैछ कि अब उसले त्यो साइन्स र म्याथमा चाहिँ निकै नै कमजोरी छ अलिक निकै याद गरिदिनु होस् न ल तपाईँले घरमा पनि हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ